अब हामीलाई मनपर्ने टाइम त त्यही हो अब काम गऱ्यो दिनभर बिहानदेखि बिहानभरि काम गऱ्यो यताउता सबै काम गऱ्यो खाना पिना खायो त्यहाँदेखि आराम गर्ने टाइम भएर दुई बजी ठिक दुई बजी चाहिँ हामी आराम गरिन्छ त्यो चाहिँ मनपर्ने टाइम हो